म मैले रोपेको फुल कि नभए बिरुवाहरूको राम्रो स्वस्थको लागि चाहिँ म मेरो आमाकैबाट सल्लाह लिन्छु र अब मलाई सानैदेखिको नै फुल कसरी रोप्नु कि नभए बिउहरू कसरी कस्तो खालको माटोमा छर्नु होइन नयाँ उम्रेको बिरुवालाई कसरी सार्नु र त्यसलाई कस्तो प्रकारले पानीहरू हाल्नु त्यो त अब आमाले नै सिकाउनुभएको हो त्यसले गर्दाखेरि चाहिँ म प्रायःजसो आमाको नै एडभाइस लिन्छु